मेरो जिल्लामा पचासभन्दा पनि ज्यादा धार्मिक पूजा स्थलहरू छन् तीहरूमा जस्तै जापानिज टेम्पल घुम गुम्बा जसलाई घुम मोनस्ट्री पनि भनिन्छ महाकाल धाम महाकाल टेम्पल सिङ्चेल धाम अनि रोई भिल्ला आल् इत्यादि हुन् यी परम्परा र चाँड पर्वले जिल्लाको समुदाय र पहिचानमा धेरै योगदान पुऱ्याएका छन् यी पूजा स्थलहरूको आफ्नै साँस्कृतिक परम्परा छन् चाँड पर्वमा पनि यिनीहरूले हामीलाई अथवा हाम्रो समाजलाई देन दिइ नै रहेका छन् समुदायमा एउटा पहिचान दिएका छन् र यी पूजा स्थलहरू धेरै पुराना भएकाले यिनको आफ्नै इतिहास पनि छन् वर्ष भरिमा जुन जुन पनि ठुलो चाँड पर्वहरू मनाइन्छ जस्तै नेपालीले तपाईँको दसैँ तिहार मनाउँछ शेर्पा तामाङ जतिजना पनि बुद्धिस्ट कम्युनिटीमा हुनुहुन्छ उहाँहरूले लोसर पनि मनाउँछ जतिजना राई कम्युनिटीमा हुन्छ उहाँहरूले साकेला सकेवा भन्ने पर्व पनि मन् मनाउनुहुन्छ त्यसपछि जतिजना मुसलमानहरू इत्यादिहरू छ उहाँहरूले पनि धेरैवटा आफ्नो आफ्नो चाँड पर्वहरू मनाइ नै रहेका छन् र यी सबैमा रहेका यी पूजा स्थलहरू यी धार्मिक स्थलहरूको एकदमै धेरै ठुलो योगदान पुऱ्याएका छन् मानिसहरूलाई यी जग्गाहरूले नै हाम्रो जिल्लालाई चिनाएको छ यी जग्गाहरूमा हामी आफ्नो आस्था लिएर भक्ति लिएर गएर पूजा पनि गर्ने गर्दछौँ चाँड पर्वको सुरुवातमा आउँछ कि अन्तमा आउँछ हामी गएर भगवानलाई भेट्ने गर्दछौँ त्यति धन्यवाद